पहिला हाम्रो बाजे बराजुको समयमा त्यति बेलाको समयमा मान्छेहरू नाच्नु गाउनु चाडबाड आउँदा मादलहरू बजाउँदै गाउँदै वरिपरिको छिमेकीहरूसँग मेलजुल गरेर त्यसरी नाचगान गाउँथ्यो अरे अब त्यतिबेला अब हामीले सुनेको कुरो हो त्यो त अब हामीलाई थाहा छैन तर सुन्दाखेरि हामीलाई एकप्रकारको राम्रो लाग्छ र पछि पछि बिस्तारै अब हामी केटाकेटी हुँदाखेरि रेडियोहरू निस्कियो रेडियोमा गीतहरू आउँथ्यो समाचारहरू आउँथ्यो हामी चाहिँ गीतहरू सुन्थ्यौँ समाचारहरू सुन्दाखेरि हामीलाई अचम्म लाग्थ्यो त्यो रेडियोमा कसरी बजेको होला त्यो गीतहरू भन्थ्यौँ त्यो रेडियोको छेउमा बसेर हामीले गीतहरू सुन्थ्यौँ त्यहाँदेखि पछि पछि पछि बिस्तारी त्यहाँदेखि टिभीहरू निस्कियो टिभीमा अब हामीले पहिला त रेडियोमा सुन्थ्यौँ गीत गाएकोहरू समाचारहरू कत्ति सुन्थ्यौँ पछि पछि टिभी अब निस्केपछि टिभीमा नाचेको गाएको सबै कुरोहरू हामीले टिभीमा देख्न सक्यौँ हेर्दै थियौँ त्यहाँदेखि पछि पछि फोनहरू निस्कियो फोनमा त्यहाँदेखि अहिले त प्रायःको हातमा नानीहरूकोदेखि लिएर ठुलो बुढाबुढीको पाख् हातमा पनि फोन हुन्छ र फोनमा सबै कुरो अहिले त टिभीको भन्दा पनि ज्यादा अहिले फोनमा मान्छेहरू हुन्छ फोनमा हरेक कुरोहरू हेर्छ समाचारहरूदेखि लिएर गीतहरू सिरियल जत्ति टिभीमा आउने सिरियलहरू अहिले फोनमै हुन्छ सबै प्रायः अहिले मान्छेहरू फोनमै बिजी भएको हुन्छ र कति अब त्यहाँदेखि कम्प्युटर आयो टिभी टिभीदेखि फोन फोनदेखि कम्प्युटर हरेक कुरोहरू अहिले हातमै छ र मान्छेहरूलाई त्यस्तो सुन्दा देख्दाखेरि चाहिँ हामीलाई अहिले अहिलेसम्म चाहिँ अब राम्रो लाग्छ